ओ भाइ ओ भाइ कसलाई भनेको तपाईँ जुत्ता दोकाने हो हो तिमी जुत्ता जुत्ता दोकाने हो

तिमी जुत्ता दोकानदार हो तिम्रोमा कुन कुन ब्रान्ड छ जुत्ताको तिम्रोमा कुन कुन छ ब्रान्ड जुत्ताको ब्रान्ड चाहिँ कुन कुन राम्रो छ त्यो सुन्नुपर्ने हो

ए ए छ पठाइदेऊ न यता पठाइदेऊ न यता बाहिर

तिम्रोमा कुन कुन छ अरे ब्रान्ड मलाई मनपर्ने भनेको त नाइकी हो कि त्यही त के गर्नु चाहिँ के पर्ने हो ए तिम्रो दोकान चाहिँ कहाँ छ हङकङ मार्केटमा छ जक्सनबाट कति टाढो हो

जक्सनबाट चाहिँ धेरै टाढो छैन होला हो छेउमै होला नि त्यही त पेमेन्ट अनलाइनमा गरिदिँदा हुन्छ ए तपाईँको फोन चाहिँ पठाइराख्नु होस् ल मलाई क्युआर कोड पठाइदिनु होस् त्यही त म कुन कुन छ त्यहाँनिर ब्रान्ड त्यो सुनेर गइहाल्छु नि त्यही त मलाई मनपर्ने भनेको थुप्रै हो एडिडासहरू पनि हो हुनु त प्राइज भन्नुहोस् न कति जस्तो पर्छ पन्ध्र सौ एउटा एउटाको एक जोडीको एक जोडीको भनेपछि अन्त तिम्रो दस जोडीको जस्तो चाहिँ कति पर्छ होला होइन मतलब एउटा अब एउटा ब्रान्डको त भइहाल्यो त्यो होइन नाइकीको अन्त त्यो नाइकीको त भइहाल्यो अब त्यो उयसको चाहिँ अन्त एडिडास के गरी पर्छ के चाहिँ रेट त्यो सोध्न खोजेको धेरै दाम छ ए हो ओ त्यो दादालाई गएर देखाइदेऊ साढे तिन मिनट भयो भने सोध जाऊ एक पालि कहाँ ग्राउन्डमा ग्राउन्ड चाहिँ के गर्न आएको तिमी जाऊ तिमी त्यहाँ गएर बोल अरे त्यहाँ गएर बोल यहाँ आऊ त तिमी छिटो यहाँ आऊ त म भए ठाउँमा यहाँ आऊ त छिटो कल नकाटिकन यतिकै आऊ म्युट गरेर म्युट गरेर आऊ यहाँ आऊ